हेलो हेलो हजुर हजुर भन्नुहोस् हजुर हजुर

ए बस्नु मात्रै कि घुम्नु पनि चाहनुहुन्छ ए अच्छा छा कालिम्पोङमा त अब फेमस अब टुरिस्ट डेस्टिनेसनहरू त अब धेरै छ हगि तपाईँको डेल डेलो लज छ अब तपाईँ निकै दिन बस्नुको लागि हो भने त अब डेलो लज त अब धेरै अलिक महँगो रेटमा पर्छ हो अब यदि अब तपाईँ अब धेरै दिनको लागि सस्तो सस्तो रूचाउनुहुन्छ भने चाहिँ अब ग्रामीण क्षेत्रहरूतिर पस्नु पऱ्यो जहाँ चाहिँ अब होमस्टेहरू छ सान्सानो होमस्टेहरू तपाईँहरूलाई फ्यामेलीको लागि अब राम्रो पनि धेरै चिप एन्ड बेस्ट भन्छ नि अब सस्तो खाना पनि एकदम राम्रो बस्तीको अर्ग्यानिकहरू पाइन्छ हो अन्त घुम्ने ठाउँहरू पनि अब धेरै छ गाउँ बस्तीमा साइट सिनहरू भयो होइन खोला नाला हेर्नु झरनाहरू हेर्ने ठाउँहरू तपाईँ कति दिनको लागि त्यस्तो प्लानिङ गर्नुभएको छ घुम्नु ए आच्छा छा खाना त हाम्रो लोकल हुन्छ नि अब लोकल एकदम अर्ग्यानिक जैविक यहाँको बस्तीमै उत्पादन भएको खानेकुराहरू पाउनुहुन्छ जो गुन्द्रुक किनेमा भयो होइन अन्त अब यदि ननभेज रूचाउनुहुन्छ भने अब बस्तीको लोकल कुखुराहरू पाउनुहुन्छ माछाहरू घरमै पालेको अन्त तपाईँ यदि अब हजुर आउनुभयो भने अब कन्ट्याक्ट गर्नुहोस न अब हाम्रो ट्र्याभल एजेन्सीको अब डिपार्टमेन्ट छ हाम्रो एजेन्ट छ ड्राइबर छ तपाईँलाई घुमाइदिइहाल्छ

के भन्नुभयो एकरातको तपाईँ त्यस्तै वान थाउजन्ड नत्र बाह्र सौ म्याक्सिमम् बेसी भनेको तपाईँलाई बाह्र सौ मात्रै पर्छ होमस्टेहरू सस्तै पर्छ

हाम्रोमा अनगन्ती छ एक दर्जनभन्दा अब बढी नै छ भनौँ न

हजुर हजुर डेलोमा चाहिँ अब अब फोटो सोटो खिच्नेहरू भी अब रिल्सहरू बनाउँछ नि अहिले त अब केके जाति अन्त त्यसको लागि चाहिँ एकदम राम्रो ठाउँ अब वारि डाँडा काँडा हेर्न पाइन्छ सिक्किमहरू पारि सिक्किम राज्य हेर्न पाइन्छ त्यस्तो दृश्यहरू हेर्नुको लागि चाहिँ अब डेलो चाहिँ राम्रो हो अब अरू ठाउँ पनि घुम्नु चाहनुहुन्छ भने चाहिँ अब त्यस्तो धेरै छ हवस् हुन्छ हुन्छ हुन्छ